म चाहिँ पहिला ब्याडमिन्टन खेल्थेँ र हामी चाहिँ गाउँमा पनि ब्याडमिन्टन खेल्थ्यौँ विन्टर्समा तर हाम्रो स्कुलमा पनि ब्याडमिन्टन टुर्नामेन्टहरू हुन्थ्यो र टुर्नामेन्टहरू हुँदाखेरि चाहिँ हामीलाई स्कुलमा नै सिकाउँथ्यो टिचरले ब्याडमिन्टन खेल्नु र साथसाथै हामीलाई टुर्नामेन्टमा सेलेक्टहरू राम्रो खेल्यो भने हामीलाई कता कता स्कुल कम्पिटिसनहरूतिर पनि लान्थ्यो